हाम्रो गउँमा यो बालश्रम भन्ने समस्याहरू छैन किन भने यसले हामीलाई पछि साह्रो पर्छ नानीहरूले पढ्न पाउँदैन यो नानीहरूको पढ्नु पढ्ने समय हो र यसले गर्दाखेरि नानीहरूलाई पढाउँनु पर्छ यो पढाउने साथ हाम्रो देशको उन्नति हुन्छ अनि देशको उन्नति हुनु नै हाम्रो आफ्नो उन्नति हुनु हो र यसले गर्दाखेरि हामीले चाहिँ यसमा जोड दिनुपर्छ यदि यो जोड दिएन भने हामी प हाम्रो भविष्य अन्धकारमा हुन्छ अनि देशको उन्नति हुन सक्दैन र देशको उन्नति हुनु र अनि हाम्रो आफ्नै उन्नति हुनुको लागि चाहिँ यो एकदमै जरुरी छ